भारत देशमा धेरै जातिका मानिसहरू बसोबास गर्छन् र सबैले आफ्नो ठाउँ अनुसार खानाहरू व्यञ्जनहरू खाने गर्छन् महाराष्ट्रमा मिस्सल पाउ अथवा मसाला पाउ धेरै खाने गर्छन् त्यसै गरी पश्चिम बङ्गालमा माछा एकदम धेरै मात्रामा मानिसहरूले माछा खानासँग माछा र भात खाने गर्छन् साथ साथै हाम्रो पहाडी क्षेत्र जस्तै सिक्किम कालिम्पोङ दार्जीलिङ यी क्षेत्रमा चाइनिज मेनुहरू चाइनिज खानाहरू मान्छेले धेरै खान रुचाउँछन् र दैनिक जीवनमा यहाँका मानिसहरूले मोमो चाउमिन यस्ता धेरै प्रकारका चाइनिज खानाहरू खाने गर्छन् र भारत देशमा धेरै प्रकारको मर मसलाहरू पनि प्रयोग गरिन्छ जस्तै हल्दी रङ्ग खोर्सानी गरम मसला मिट मसला धनियाँ पाउडर अलैँची छोटा अलैँची लसुन अदुवा यस्ता धेरै प्रकारका मसलाहरू मानिसहरूले प्रयोग गर्ने गर्छन् र भारत देशमा लोकप्रिय व्यञ्जनहरूमा पानीपुरी धेरै मात्रामा मानिसहरूले खाने गर्छन् अनि त्यसपछि उखुको रस पनि मान्छेले धेरै पिउने गर्छन् साथ साथै चाउमिन थुक्पा मोमो यी खानाहरू यी व्यञ्जनहरू मानिसहरूले धेरै खाने गर्छन्